मैले स्टर्सहरूले कहिले सुट गरेको हेरेको छुइनँ अनि मतलब उनीहरूले फिल्महरू सुट गरेको कहिले पनि हेरेको छुइनँ मे बी इन्जोइमेन्ट हुन्छ इन्जोइमेन्ट हुन्छ फन हुन्छ एक्साइटेड हुन्छ मैले फिल्म मैले फिल्म हेरेको छु सुटिङहरू गरेको मतलब फन हुन्छ है एकसाई एक्साइटेड हुन्छ मे बी उनीहरूको फिल्म पनि राम्रै नै चल्छ राम्रै नै हुन्छ मे बी उनीहरूको फिल्म राम्रै नै हुन्छ अनि राम्रै नै राम्रो हुन्छ फ्लप नहोस् उनीहरूको फिल्महरू अनि अनि अनि अनि अनि